सोनी इलेक्ट्रोनिक्स बोलेको हो ए म अशोक छेत्री बोलेको हो तपाईँको मैले अस्ति त्यो सेप्टेम्बर सेप्टेम्बर दस तारिक तपाईँकोबाट एउटा मैले त्यो सामान लिएको थिएँ मिक्सर हो तपाईँको यो बजाजको बजाजको मिक्सर र एउटा उयो लिएको थिएँ उषाको फेन लिएको थिएँ हो अन्त फेनहरू त सबै ठिकै छ यो मिक्सर चाहिँ तपाईँको छ महिनाको उयो भएको थियो वारन्टी थियो हो अन्त मेरो त ल्याएको एक महिनामै अलिकति यो खराब भयो यो तपाईँको यो उयो त्यो जुन जुन चाहिँ मिटर हुन्छ नि त्यो तपाईँको स्पिड गर्ने स्लो गर्ने त्यो मिटरले काम गर्नु छोड्यो अन्त तपाईँको सर्भिसिङको लागि कम्पनीमा उयो पनि गरेको थिएँ क्लेम पनि गरेको थिएँ फस्टैमा तपाईँले भन्नु भएको थियो सबै बनाएको थिएँ त्यो सर्भिसिङको लागि केटाहरू त आएको थियो दुइजना बनाउनु हो ल्याएको एक महिनामै आएको थियो केटाहरू त बनाउनु त्यहाँबाट त्यो केटाहरू त के बनाइदियो त्यहाँबाट झन् त्यो त्यो झन् बिग्र्यो ल्याए पछि चाहिँ झन् बिग्र्यो त्यही त तपाईँले मलाई चिन्नु भयो कि भएन त्यो म यता अशोक छेत्री नै हुँ यता बाग्राकोटबाट हुँ डुवर्सबाट तपाईँको दस सेप्टेम्बरको दिन लिएको थिएँ तपाईँकोबाट हो मेरोमा पर्चीहरू पनि छ एक पल्ट तपाईँ चेक गरेर भन्नु हुन्छ कति छ मेरोमा डेटहरू क्लेम गर्ने हेरिदिनु होस् न हुन्छ हजुर सेप्टेम्बर दस तारिक दुई हजार तेइस हजुर हुन्छ हेर्नु होस् न त्यही त नि हजुर हजुर हजुर मैले लिएको थिएँ कि दुइवटा दुइवटा प्रडक्ट अन्त तपाईँको चाहिँ यो उयो अन्त मेरो ल्याएकै एक महिनामै यो चल्दै नचल्ने मिटर मैले ल्याएको पन्ध्र बिस दिन चलाइनँ त्यहाँ चलाउन थालेको यस्तो यो मिटरले कामै नगर्ने थियो जुन चाहिँ घुमाउने थियो स्लो स्पिड हो त्यसले काम नगरे पछि अन्त त्यही त हजुर एक पल्ट आएको थियो मैले जस्ट त्यो हुने बित्तिकै बोलाएको थिएँ हो आएको थियो अन्त त्यही त त्यो अब के गर्नु पर्ने अझ एउटा मैले सर्भिस पाउँछु कि म त्यहीँ आएर सर्भिस सेन्टरमै आएर भिजिट गर्नु पर्छ कि के गर्नु पर्ने अब मैले हजुर हजुर त्यही त त्यही त तर सेप्टेम्बरमा लिएको छ महिना त भइसक्यो छ महिना त पार भइपुग्यो वारन्टी त एक्स्ट्रा पे त गर्नु पर्छ मैले पनि त्यही त त्यही भएर चाहिँ म म मलाई चाहिँ त्यही कुरोमा कन्फ्युज भए त्यो जुन चाहिँ केटाहरू आएको थियो कस्तो खाले बनायो बनायो क्या त्यो जाने बित्तिकै त्यो काम गर्नै छोड्यो झन् हो त्यही भएर चाहिँ मलाई त्यो हुन्छ म ब्रान्च तपाईँको त्यो ब्रान्च त्यो जहाँनेरि सर्भिस सेन्टर छ त्यहाँनेरि भिजिट गर्छु नि हुन्छ म आउँछु नि मन्डे हुन्छ हुन्छ हुन्छ हुन्छ